मलाई मनपर्ने मैले धेरै पटक पढेको किताबको नाम शिरीषको फुल हो जो पारिजात पारिजातद्वारा रचित उपन्यास हो र यो किताब मलाई अथवा यो उपन्यास किन मनपर्छ भन्दाखेरि चाहिँ उपन्यासभरि नै बिछाइएका बिचारहरू नबुझि पढ्ने पाठकलाई पनि शिरीषको फुलले अन्त्यैसम्म समातेर लान्छ उपन्यासमा त्यसै पनि रोचकता छ यो रोचक भएको एउटा कारण होला पात्रहरू एकदमै प्राणयुक्त र जीवन्त छन् सकम्बरीमा जस्तो रहस्य जस्तो आकर्षण छ मानव विरोधी तत्त्व छ दृष्टता छ उसकै वरिपरी रिङ्गिएका हामी अन्तैसम्म पुगेका हुन्छौँ र शिरीषको फुलको दृष्टिकोण अथवा पोइन्ट अफ भ्यूको कुरा गर्दा अन्तरङ्ग छ अर्थात कथावाचक चाहिँ अब सुयोगवीर छ सुयोगवीर चाहिँ एउटा पात्र हो शिरीषको फुलको कतावाचक पनि भन्दा उसलाई भन्दा हुन्छ र अबो उनी आफ्ना पात्रहरू जुन चाहिँ अब पारिजातले उनी आफ्नो पात्रहरूको रहस्यहरू म मनोजिवनहरू आदीसित परिचित हुन्छन् वक्ता कथाको अङ्ग हुँदैन भनेर उनी भन्छन् र अन्तरङ्ग दृष्टिकोणमा प्राय उत्तम पुरुषमा पनि कथा बनिएको छ अनि कथाकार अक्षी साक्षी भएर कथा भन्छन् कार्यको सहभागी भएर शिरीषको फुलमा हामी सबै थोक हामी सुयोगवीरका आँखाबाट हेर्छौँ वा उनका उनले भनेका कुराहरूबाट नै हामी शिरीषको फुल जान्न सक्छौँ के हो कथा त्य त्यस उपन्यासभित्र के छ प्रथम दुई तिन पातामै प्राय जम्मै पात्रहरूसित हाम्रो भेट हुन्छ र पात्रहरूको प्रभाव रेखाहरू हाम्रो ह्रदयमा अङ्कित हुँदै जान्छन् त्यसरी नै शिरीषका रुखहरूले घेरेको तिन तले घर छ अनि शिरीषका फुलहरू निलै भएर फुलेका दृश्यहरू पनि पारिजातले देखाएको छ देखाइएको छ र सर्वप्रथम चाहिँ सुयोगवीर र हाम्रो भेट हुन्छ र मुजुरा जो चाहिँ अब सकम्बरीको अथवा बहिनी हुन्छ तलै फुलबारीमै उनको उनको अब उनलाई परिचित गरेको छ उ यो पारिजातले र उनी एउटी स्वास्नी मान्छे मात्र हो नि नीलो फुल र एउटी स्वास्नी मान्छे मेरो आँखामा ओझेल भइसकेका थिए भनेर पनि भन्छन् दोस्रो तलामा दोस्रो तलामा झ्यालनिर अर्की स्वास्नी मान्छे सानो छ यसरी नै पारिजातले सम्पूर्ण पात्रहरूलाई हामीलाई पहिले नै परिचित गराएर उनले सुयोगवीरको माध्यमद्वारा कथा भनेका छन् यो यस अब उपन्यासमा हामी के पाउँछौँ भने अस्तित्ववादी पनि अस्तित्ववादी उपन्यास पनि भन्न सक्छौँ यहाँ अस्तित्वको खोजी छ हामीले बिस्तारै आफ्नो अस्तित्व हराउँदै गएको अथवा हाम्रो अस्तित्व केहि रहँदैन भनेर मान्छे किन जन्मन्छ भन्दाखेरि चाहिँ मान्छे मर्नै लागि जम्मन्छ मान्छे अर्थहीन हुन्छ मान्छेमा भएको भित्र तत्त्व जुन चाहिँ प्रेम तत्त्व हुन्छ त्यो प्रेम तत्त्व चाहिँ केहि होइन प्रेम चाहिँ मेरो निम्ति व्यङ्ग्य हो भनेर उभिएको छ सकम्बरी र यसर्थ सु उयो यस कथाभरि अथवा उपन्यासभरि हामी के पाउँछौँ भन्दाखेरि चाहिँ अब हामीले सुयोगवीरलाई हेर्योँ भने सुयोगवीर चाहिँ युद्ध भोगेर अब जीवनलाई साधारणत महत्त्व दिने थोकहरूमा विश्वास हराएको भएर देखाइएको छ उनलाई र उ निस्सार छ शून्य छ उसभित्र प्रेम परिवार वीरता सन्तोष आकांक्षा सबै उसको निम्ति चाहिँ अब अर्थहीन भएर उभिएको छ अनि स्वास्नी चाहिँ हाम्रो सामाजिक आस्था थियो स्वास्नी हाम्रो सामाजिक आस्था थियो भनेर सुयोगवीरले भन्छ तर सुयोगवीरले युद्धभरि नेै गरिएको त्यसलाई के भनौँ कलुसित भावहरू त्यो नराम्रो विचारहरू उनले पोखेका छन् उपन्यासभरि नै र प्रेम त्यसरी नै अर्थहीन छ मूल्यहीन छ खोक्रो फोक्सोमा सास उ यो सास फेरुन्जेल त्यो ठिटोसँग पसलनी प्रेम गर्छे सायद मासुको तिर्खा मेट्छे यसरी विभिन्न कथ् कथनहरू चाहिँ राम्रोसँग पारिजातले प्रस्तुत गरेको छ अथवा यो शिरीषको फुललाई हामीले निस्सारता निस्सार छ पलाप अब सकम्बरी पनि प्राय तेस्तै स्थितिमा हुन्छ उसको आस्थाहरू सबै भग्न हुन्छ भङ्ग छन् ईश्वरको अस्तित्वलाई पनि उ मान्दिन भनेर हामीलाई उपन्यासमा पारिजातले भनेका लेखेका छन् र निस्सारता मात्र हाम्रो एउटा सत्य हो हामी निस्सार बाँच्न हामीलाई निस्सार बाँच्न जान्नुपर्छ मानिसमा माया भवनाको हत्या भइसकेपछि मानिस बाँच्छ भनेर पारिजात भन्छिन् र आस्था एउटा अस्त अस्तित्वहीन अनुभूति हो भनेर कथाकारले अब उपन्यासकारले चाहिँ सुयोगवीरमार्फत भनेका छन् यसरी नै यो उपना यो उपन्यास चाहिँ शिरीषको फुल उपन्यास चाहिँ अत्यन्त मलाई मनपर्ने अथवा मलाई चाखलाग्दो विषय भएर पनि आएको छ र तपाईँलाई किन के तपाईँयस विषयमा चलचित्र हेर्न चाहनुहुन्छ भनेर सोधिएको प्रश्नअनुसार म के भन्न चाहन्छु भने मलाई यस उपन्यासमा उपन्यासको चलचित्र हेर्न असाध्यै इच्छा छ मलाई एकदम मनपर्छ अब शिरीषको फुल उपन्यास त्यसर्थ मलाई यस उपन्यासको चलचित्र हेर्न मन छ